हेलो भाइ टुरिस्ट गाइड हो तपाईँ ए के हरे यहाँ कालेबुङमा यसो त्यहाँ घुम्नु आऊँ भनेको हो मन्दिर गुम्बाहरू कता कता छ होला हौ यसो राम्रो गुम्बाहरूतिर यसो पुऱ्याउन सक्नु हुन्थ्यो कि

ए हजुर

हजुर अन्त त्यहाँतिर यसो बस्ने जगाहरू पाइन्छ होला होटेलहरू के के हो यस्तोहरू होमस्टेहरू के केहरू छ हजुर ए अरू जगा कता होला है हजुर हजुर

हजुर ए हुन्छ हजुर हजुर हुन्छ ए हुन्छ हुन्छ हामी आउँदैछौँ राम्रो जगातिर यसो घुमाउनु होस् न हुन्छ हामी नानीहरूसँग छौँ हो पाँचजना छजना हुन्छ होला हौ आउँदैछौँ हुन्छ म कन्फर्म गरेर हजुर हुन्छ हुन्छ